पुरानो पुस्ताहरूले समाजका समाजमा भइरहेको घटना अथवा धार्मिक विषय वस्तु यस्ता कुराहरू मन पराउने गर्छन् चासो गर्ने गर्छन् र अहिलेको पुस्ताकाहरूले अहिलेको पुस्ताहरूले भने एकदमै यथार्थ फ्रिक्सन यस्ता कुराहरू साइन्ससँग साइन्ससँग साइन् वैज्ञानिक विषय वस्तु भएका कथाहरू मन मन पराउने गर्छन् तर दुवै कुरालाई हामी एकैचोटि हेर्दाखेरि के संयोजन गर्दाखेरि के अनुभव गर्न पाइन्छ भन्दाखेरि उहिलेका पुस्तक र अहिलेका जेनेरेसन बिचको जुन चाहिँ डिस्कसन हुन्छ जुन प्रकारको ज्ञान आदान प्रदान हुन्छ त्यो एकदमै रोचक तरिकाले हुने गर्छ अहिलेका पुस्ताकाहरूले उहिले उहिलेका आफ्ना धर्म संस्कृति समाजको विषयमा जान्दछन् र अहिलेका पुस्ताकाहरूले अहिलेकाहरूले अहिलेका जुन चाहिँ युवा पिँढीहरूका मनका विषय भावना उनीहरूको इच्छा आकाङ्क्षा र यो जेनेरेसन जस्तो प्रकारले चलिरहेको छ यो कुराहरूले के इच्छा गर्छन् भन्ने कुरा उनीहरूले जान्ने गर्छन् त्यसैले गर्दा यी दुवै पुस्ता र जुन जुन पुरानो पुस्ता र युवा पुस्ता बिचको सम्बन्धको अनुभव एकदमै राम्रो भएर जान्छ